हाम्रो समुदायमा चाहिँ कृषि कृषिहरू छ धेरै छ कृषिहरू र यहाँनिर चाहिँ खेतहरू छ धानहरू रोप्ने गर्छ अब त्यहीबाट नै पेट पालनहरू गर्ने गर्छौँ धानहरू रोप्छ मकैहरू कोदोहरू रोप्छ र यहाँनिर अब गभर्मेन्ट जबहरू गर्नेहरू छैन प्राय जस्तो खेती पाती गर्नेहरू छ

हामीले उत्पादन गर्ने गर्छौँ र त्यैबट नै हाम्रो पेट पालन अब पेटहरू पालिरहेका छौँ र त्यही छ हाम्रो उयो चाहिँ कृषिको उयो चाहिँ अभ्यास चाहिँ